हजुर म पुस्तक एकदमै पुस्तक प्रेमी नै हो पुस्तक धेरै बिदाहरूको पुस्तकहरू पढ्ने गर्छु है पुस्तकहरू बाहेक चाहिँ म एउटा विशेष अब दैनिक खबर कागज रहेको छ सबैभन्दा अब चर्चित खबर कागज हिमालय दर्पण त्यो पढ्दै पढ्दैछु